भनौँ भने मैले यो कुरा गर्नु मैले टाइम पाएको छुइनँ अनि कहिले मिलेकै छैन मलाई जानु चाहिँ धेरै इच्छा छ यस्तो एडभेन्चरतिर कहाँ कहाँ होइन साथीभाइसँग तर मैले टाइमै पाइनँ यसको लागि अब के गर्नु टाइम छिट्टो बित्दोरहेछ सबैजना बिजी हुँदोरहेछ म फ्री भयो भने को मेरो साथी बिजी हुन्छ साथी फ्री भयो भने म बिजी हुन्छु त्यतिकै भएर मैले गर्नु पाएको छुइनँ